हेलो स्मृति तिमी अलिपुर रेस्टुरेन्टबाट बोलेको होइन अनि म चाहिँ राइमटाङबाट बोलिरहेको छु मलाई चाहिँ चाइनिस थुक्पा चाहिएको छ होइन अनि एकदम मासु लगाएको अचार लगाएर चटक्क पारेर होइन मलाई ल्याइदिनु होस् पिरो मिठो होइन अनि म चाहिँ तपाईँलाई यही भन्नुको लागि कल गर्नुभएको थियो अनि म चाहिँ यहाँ राइमटाङबाट कल गरेको छु तपाईँलाई